हेलो शिबानी सुन् न के भन्छ मैले अस्ति जेनरल फोर किनेँ होइन मलाई भनेको थिएँ तँलाई पहिलैदेखिको किन्न मन छ भनेर होइन किनेँ होइन अन्त लगाएँ कस्तो कम्फोर्टेबल भन् न यस्तो कम्ती दाममा यस्तो कम्फोर्टेबल सुस पाएँ होइन त्यहाँको त्यो हुन्छ नि भैयाले पनि लैजाऊ लैजाऊ बहिनी राम्रो हुन्छ भन्दै थियो होइन लग्यो सबैले मन परायो होइन सुष्मिताले पनि मन परायो त्यसलाई त आह्रिस गरेर गरेको भन्न एयाँ हेर्नु नि यसलाई त किन्ने हेर्न अहिले त जुत्ता किनेछ हो मलाई त कसले पनि किनिदिँदैन आमाहरू पनि होइन त्यस्तोहरू भन्दै थियो त्यहाँदेखि मैले चाहिँ त्यहाँदेखिको मैले चाहिँ तँलाई भनिदिई हालेको किनकि तँ पनि जुत्ता किन्छु भन्दैथिइस् होइन त्यही सबबाट किन्दा भने चाहिँ राम्रो छ होइन कस्तो कम्फोर्टेबल भन् न वक गर्दाखेरि लाउँदा पनि हुन्छ सबै अब लुगाहरूतिर पनि दामी सुहाउँछ होइन कलर पनि कस्तो दामी छ होइन आँखै लोभ्याउने खालके होइन अन्त के भन्छ मैले के भन्छ मैले के भन्छ कति अब फिफ्टिन सौहरूतिर किनेँ होइन जुत्ता यस्तो दामी होइन अब उता भन् न सिलगढी पनि गएको थिएँ नि लगाएर होइन त्यहाँदेखिको के भन्छ बडीको छोरीले पनि एयाँ कहाँबाट किनेको यस्तै जुत्ता मलाई चाहियो कि चाहियो भनेर क्या आह्रिस गरिदिएको आम्बो भन् न अब उनीहरूले अब आफ्नो पैसाले किन्दा पनि त हुन्छ होइन अन्त म तँलाई फोटो पठाउँछु हेर ल कस्तो छ दामी छ नै भन्छस् होला तैँले किनकि राम्रो छ नि त होइन अब त्यो जुत्ता चाहिँ राम्रो पाएँ कम्ती दाममा जुन चाहिँ खुसी लाग्यो